दाजु मैले अघि तपाईँको गाडी भनेको थिएँ दश माइलमा भनेको थिएँ पिकअप गर्नुहोस् भनेर तर अलिक काम परेर म अहिले बाह्र माइलमा छु है मलाई कृपया तपाईँले बाह्र माइलसम्म आएर मलाई पिकअप गरिदिनुहोस् न ल